मैले धेरै पल्ट समूह समूहसँग दौडेको छु र यसमा मैले दस किलो मिटर बिस किलो मिटर र चालिस किलोमिटरको मैले रेस गरेको छु र यसमा मेरो यसमा मेरो धेरै राम्रो अनुभव भएको छ किनकि मैले अब यसमा कुद्दा कुद्दा अब धेरैजना मान्छेसँग मैले भेट गरेँ कुदेँ पछाडि धेरैजना मान्छेसँग मैले भेट गरेँ अनि उहाँहरूको अब धेरै परिचय भयो अब साथीहरू पनि बनियो त्यहाँदेखि एउटा दुइवटा अनि त्यहाँ पछाडि अब उहाँहरू कहाँदेखि हुनु हुन्छ अब त्यो पनि थाहा भयो अनि र म्याराथुनमा अब कसरी चाहिँ म्याराथुनमा अब कसरी चाहिँ के गरेर अब धेरै अगाडि बढ्न सकिन्छ र अब अघिल्लो म्याराथुन कहिले हुन्छ त्यो पनि थाहा भयो हामीहरूलाई र अब जसै कि अब साथीहरू पनि भयो तिनीहरूलाई मैले अब इन्फर्म गरेँ के उनीहरू पनि पार्टिसिपेट यसमा गर्नु भनेर र म्याराथुन मलाई गरेर अब धेरै राम्रो लाग्यो